सबैभन्दा अगाडि यदि कुनै व्यवसाय खोल्नु छ भने चाहिँ गर्नु छ भने चाहिँ हामीलाई एउटा प्लान बनाउनुपर्छ कुन आधारले बनाउने हो कस्तो जग्गामा हो कुन ठाउँमा गर्ने हो त्यो ठाउँ कत्रो ठुलो छ कत्तिको चल्छ मार्केट एरियामा छ कि भित्र छ छैन त्यो त्यो धेरै ठुलो महत्त्वपूर्ण विषय हो यो चिज चाहिँ होइन अनि जग्गाहरू भइसकेपछि त्यसपछि कुन पाराले हामीले भित्र इन्टिरियर राख्ने हो कस्तो सामानहरू भित्र्याउने हो जसले कस्टमरहरूलाई आकर्षित गर्ने छ होइन अनि त्यसपछि त्यो मार्केट भ्येल्युमा चाहिँ जुन हामी व्यवसाय गर्नुखोजेको छु त्यो कतिको चल्छ चल्दैन त्यहाँ कतिको कम्पिटिसन छ अरू पनि त्यही त्यही खालको व्यवसाय गर्छन् कि गर्दैनन् त्यो हो सबै एउटा ए एक खालको प्लानहरू गरेर गर्दाखेरि चाहिँ राम्रो हुनेछ किनभने एउटा व्यवसाय भनेको आज गऱ्यो भोलि नगर्ने होइन हामीलाई धेरै लामोसम्मको सोच्नुपर्छ किनभने यसमा धेरै हाम्रो जमा पु पुँजीहरू लाग्छ होइन त्यो कारणले चाहिँ यदि सबै चिजको प्लानिङ भयो आफूमा जमा पुँजी पनि त्यस्तै छ र आ आफ्नो टाइम दिनुपऱ्यो होइन अब टाइमिङमा खोल्नुपऱ्यो मान्छेहरूसँग राम्ररी बातचित हुनपऱ्यो र यो कहाँ यो यो तरहले अगर हामीले कुनै पनि व्यवसाय एउटा प्लान गरेर गर्नेछ भने छ चाहिँ त्यो चाहिँ सफल हुने नै हो म चाहिँ यति नै भन्छु